हेलो हजुर हो त हजुर हजुर ए हजुर कुन चाहिँ न कुन कुन चाहिँ ड्रेस

ए त्यो त्यो त राई ड्रेस हो हजुर त्यसको त यस्तै टू थाउजन्ड हजुर त्यसमा चाहिँ तपाईँले अर्क एउटा चौबन्दी बनाएर नि लगाउन सक्नुहुन्छ हो अनि त्यसको जुन ओर्नामेन्ट्सहरू छ तिनीहरू पनि मेरै दोकानमा पाउँछ तपाईँलाई चाहियो भने चाहिँ भन्नुहोस् न म ल्याइदिन्छु ए चौबन्दी चो चौबन्दी भन्नुभएको ए यसको चाहिँ कस्ट चाहिँ तपाईँको पर्छ वान थाउजन्ड पर्छ अनि अरू चाहिँ तपाईँ ए यो चाहिँ ढाका टोपी हो यो चाहिँ नेपालीहरूले लगाउँछ हो यो चाहिँ केटाहरूले लगाउँछ शिरमा हजुर अरू चाहिँ तपाईँलाई के के मनपरेको छ भन्नुहोस् न म भनिदिन्छु त्यसको बारेमा ए यो चाहिँ दौरा सुरुवाल यो केटाहरुले चाहिँ अब हाम्रो नेपाली जातिको केटाहरूले चाहिँ लगाउनु लगाउँछ दौरा सुरुवाल भन्छ यसलाई चाहिँ दौरा सुरुवालको चाहिँ तपाईँको पर्छ यसको कति पर्छ भने फोर थाउजन्ड ए हुन्छ तपाईँ भन्नु न कुन कुन लानुहुन्छ हो त्यसको म सबैको दामहरू मिलाइदिन्छु नि अनि तपाईँलाई अरू केही यस्तै अब यस्तै उयो खुकुरीहरू यस्तोहरू नि चाहिएको छ भने चाहिँ भन्नुहोस् हो मेरोमा अहिले त मै बेच्छु हुन चाहिँ होइन तर मेरो अहिले चाहिँ दोकानमा छैन कि त्योहरू चाहिँ म अर्डर गरिदिन्छु नि त अनि ए यो चाहिँ मगर ड्रेस यसमा तपाईँको रातो ब्लाउज लगायो भने चाहिँ राम्रो देख्छ हो प्रायः अब यो चाहिँ पुरा अब ट्रेन्डिङ छ तपाईँले किन्नु भयो भने चाहिँ म तपाईँले भनेकै प्राइसमा दिन्छु नि हुन्छ हजुर ए हुन्छ तपाईँलाई के के चाहिएको छ भन्नुहोस् म गरिदिन्छु अर्डर अनि गर्नुहोस् न तपाईँ कहिले गर्नुहुन्छ कल है हुन्छ राखेँ हुन्छ